खाना पकाउनु छोरीचेलीले मात्रै होइन छोरा मरद मान्छेले पनि पकाउनु पर्छ सिक्नु पर्छ जान्नु पर्छ किनभने कोहीबेला रोग कष्ट लाग्छ छोरीचेली जातिलाई या पत्नीलाई बुढीलाई रोग कष्ट लागेपछि त पकाएर त पेट त भर्नै पऱ्यो र छोरा बुढा मरत मान्छे घरको सबले सिकेको जानेको छ भने आफूले पकाइतुल्याई गर्नु सक्यो घरको परिवारलाई खुवाउनु सक्यो म मरद मान्छे हो म खाना पकाउनु जान्दिनँ म पकाउँदिन औरतले मत्रै पकाउनु पर्छ भनेर घमन्ड गर्ने हुँदैन अनि मरत मान्छेले सब कुरो सिक्नु पर्छ खाना पकाउनुबाहेक सब कुरा सिक्नु पर्छ खाना पकाउनु मात्रै होइन अरू कुरो पनि लुगा धुनु खाना पकाउनु घरको परिवार सब घरको कामहरू सब सिक्नु पर्छ औरतले मात्रै होइन हामी मरद मान्छेले पनि जान्नु पर्छ दुःख परेको बेलामा आफूले गर्नु सक्यो भने सुख पायो पालो भयो सुबिस्ता हुन्छ घरमा

मेरो त घरमा छोराहरू त छैन मै मरत मान्छेमा मै छु मेरो श्रीमती कोहीबेला बिमारी हुन्छ कोहीबेला घरमा हुँदैन नानीहरू हुन्छ नानीहरू भ्याउँदैन र म आफै नै सबै खानापिना पकाउनु केलाई कुलाई गर्नु किचनको काम सबै भार मैले लिन्छु सबै पुरै गर्छु म आफै गर्छु छोराहरू छैन